हेलो ए हजुर हो त ए बसिरहेको छु त तपाईँ अँ ठिकै छु त अँ अहिले छुट्टी छ त समर समरको भ्याकेसनको कति तारिक भनेपछि हाम्रो बिस तारिकतिर लाग्छ हो हजुर अनि टिचर्स डे सेलिब्रेसनको लागि है प्रिपरेसन हुँदै होला नि ए अँ के के गर्नुपर्ने हो है प्रोग्रामहरू चाहिँ अँ केकहरू काट्नुपर्छ हो डान्सहरू पनि अब यसरी नानीहरूले त गरेन अब हामीले नै गरौँ न होइन मिलेर दुईजना ए सबैजना मिलेर हुन्छ हजुर मिलाउँदै जाउँ अरू त खोई गिफ्टहरू पनि दिनुपर्छ होइन गिफ्ट चाहिँ के दिनुपर्ने हो है

अँ सुन्दैछु त राइस कुकरहरू भए हुन्छ होला हो फ्लासहरू टाइपको हुन्छ नि अब ए हुन त्यस्तो हुन्छ

खदाहरू पनि दिँदा हुन्छ होइन

खदाहरू हुन्छ नि क्या हो त्यो पनि त किन्नुपऱ्यो है थुप्रो छ नि टिचरहरू त

अब सबै सबलाई पैसाहरू पनि उठाउनुपऱ्यो नि अब डिस्ट्रिब्युट गर्नुपऱ्यो हैन कति बजी उठाउनुपर्ने हो पैसा चाहिँ

अँ फाइभ हन्ड्रेडहरू उठाउँदा हुन्छ हो कि सक्छ कि फेरि त्यत्रो उठाउनु है

तिन चार सौ अब सक्नु पनि पऱ्यो नि दिनु होइन खानाहरूको लागि चाहिँ के गर्नुपर्ने हो मासुभातहरू तर कोही त अब भेज ननभेजहरू पनि हुन्छ टिचरहरू अलिक अब अप्ठ्यारै हुन्छ नि कोहीले त खाँदैन पनि त्यही त हुन्छ मिस बात मार्दै गरौँ होइन हुन्छ राखेको ल हुन्छ थ्याङ्क्यु